मलाई चाहिँ अब डान्स सानैदेखि गर्दै आएको अन्त हामीले टाउन हलमा पनि भाग लिएका थियौँ डान्स गर्नको लागि प्रथम पुरस्कार नपाए पनि एउटा गिफ्ट पाएका थियौँ राम्रो डान्स गऱ्यो भनेर अनि हामी भाइहरूसँग पनि डान्स गर्छौँ अहिले त हामी ग्रुप डान्स गर्छौँ सिङ्गल सिङ्गल नगरे पनि ग्रुप डान्स गर्छौँ गाउँ घरमा यसो कोहीबेला रमझम हुन्छ देउसी भैलो खेल्दाखेरि पनि हामी रातभरी नाँच्दै हिँडछौँ अनि हाम्रो गाउँमा पनि अब ग्रुप डान्स खोलेका छौँ ग्रुप डान्सहरू गर्न मजा लाग्छ अब हामी डान्सहरू गर्दाखेरि डान्स पनि एउटा स्पोर्टस नै हो डान्स गर्दाखेरि हाम्रो पसिनाहरू बग्छ बडीको हरेक अङ्ग मड्किन्छ त्यो गर्दाखेरि पनि अब मेन्टल माइन्ड पनि राम्रो भएर जान्छ अन्त डान्स चाहिँ मलाई सानैदेखि मन परेको हो अन्त डान्स गर्न चाहिँ मजा पनि लाग्छ